पहिले त अब हामी बाल्टीमा डोरी लगाएर पनि पानी तान्थ्यौँ अहिले चाहिँ अब त्यो सिस्टम धेरै हराउँदै मोटरबाट पानी तान्ने गर्छौँ मोटर फिट गरेर यही छ अहिले